विवाहहरू जस्ता ठुला समारोहहरूमा ठुलो मात्रामा पानीको व्यवस्था गर्न तपाईँ के गर्नुहुन्छ अनि हाम्रो टेङ्की ठुलो टेङ्की राख्छौँ त्यसमा पानी राख्छौँ बाल्टीहरू राख्छौँ अरू यदि पानीको व्यवस्था त्यहाँ भएन भने पिएचईबाट पानी तानेर त्यसमा ड्रममा हालेर हामीहरू पानी राख्छौँ र त्यसबाट हाम्रो चलाउँछौँ सबैतिर वितरण गर्छौँ